मैले मेरो परिवारको चाँडहरू भन्दाखेरि चाहिँ दसैँमा चाहिँ सर्वप्रथम हामी दसैँ मनाउने गर्छौँ हाम्रो अब हिन्दूहरू मुख्य चाँडै दसैँ हो दसैँमा चाहिँ हामी के गर्छौँ भन्दा दस पन्द्र दिन अघिदेखि नै हामी हाम्रो घरहरू साफ सफाइ गर्नु लान्छौँ यसमा घरहरू पेन्टहरू गर्नु भयो त्यसरी नै घरको लुगा फाटाहरू धुन्छौँ र बाइरको है फुलको गमलाहरू सबै सफा गर्छौँ किनभने बर्खाले धेरै घरमा अब मैला ल्याएको हुन्छ त्यो मैलाहरू साफ सफाइ गरेपछि हामीले यस समयमा अब मिठो मिठो खानाहरू पकाउने गर्छौँ जस्तै दसैँको टाइममा विशेष चल्ने हाम्रोतिर सेलरोटी हो सेलरोटी पकाउँछौँ घरलाई शृङ्गारछौँ त्यसरी नै दसैँ पिछाडि हाम्रो दिपावली आउँछ दिपावलीमा झन् धेरै हामी घरलाई डेकोरेसन गर्छौँ चाँड मनाउनुको लागि नै मिठो मिठो खाने कुराहरू भयो पकौडाहरूदेखि लिएर सेलरोटीहरू भयो धेरै यस्तो